म मोबाइलको डाटा प्रयोग गर्छु किन किनकि यसमा धेरै प्रकारको काम सुविधाहरू धेरै प्रकारको कामहरू गरिन्छ र यसमा सुविधा पनि छ कसैमा केही गर्नु जानु भन्दा चाहिँ अहिलेको जमानामा चाहिँ फोनको डाटामै फोनमै सबै कामहरू हुन्छ र यसमा कति डाटा प्रयोग गर्छु अथवा कति टाइम लगाउँछु अथवा के गर्छु भन्दाखेरि चाहिँ यसमा चाहिँ कामकोमा चाहिँ हुन्छ यसको कामको माथि हुन्छ जतिजति काम हुन्छ त्यति त्यति प्रयोग गर्छु र यो डाटामा यो समयमा यो डाटामा चाहिँ मैले के पनि समस्याहरूको अनुभव चाहिँ गरेको छुइनँ र यसमा डाटामा चाहिँ धेरै प्रकारको सुविधा धेरै प्रकारको राम्रो राम्रो कामहरू गर्न पाउँछौँ